म कुञ्जनी प्रधान दार्जिलिङ निवासी अनि मैले चिनेको यस्तो खितिरमितिर दोकानहरू चाहिँ आउँछ बिच गल्ली बिच गल्ली चाहिँ तपाईँको फर्स्ट बिच गल्लीभित्र पस्दा चाहिँ तपाईँले चिया सिङ्गडाको दोकानहरू भेट्छ पुरा भेट्छ एक नम्बरदेखिको आठ नम्बरसम्म छ त्यहाँ चाहिँ तपाईँहरूले सिङ्गडा दोकान अन्त चिया दोकान चिया खाजा दोकानहरू पाउँछ त्योपछि चाहिँ तपाईँको आउँछ केटीहरूको यस्तै गो टु गो चलाउने सामानहरू भेटाउँछ त्यहाँदेखिको तपाईँको लक्ष्मी भण्डार आउँछ लक्ष्मी भण्डारमा चाहिँ तपाईँको चामल अन्त दालहरू तेलहरू पाउँछ अनि यस्तै दार्जिलिङमै बनाएको सुकुटीहरू भयो दार्जिलिङमा फलेको सागसब्जी जो चाहिँ हामी लोकल भन्दछौँ लोकल सागसब्जीहरू पाउँछ अन्त तपाईँको त्यहाँ अरू रेस्टुरेन्टहरू पनि खोलेको छ सानो सानो रेस्टुरेन्टहरू पनि छ अनि दार्जिलिङको प्रायः मान्छेहरू त्यहीँ नै सामान किन्नु जान्छ प्रायैः भनौँ सिक्सटी टु सेभेन्टी पर्सेन्ट नै मान्छेहरू त्यहीँ सामानहरू अब चाहिने घरको एज युज्वल अब त्यो एभ्री डे एभ्री डे चा सामानहरू चाहिँ हामी सबले त्यहीँ किन्छ अनि एउटा छ अर्को छ बजार त्यो चाहिँ तपाईँको मल रोड भनिन्छ जो चाहिँ चौरास्ताको त्यहाँ छ त्यो चाहिँ बेसिकल्ली चाहिँ टुरिस्टहरूको लागि हो किनकि त्यहाँको भाउ पनि अलिक ज्यादा छ अन्त त्यहाँ चाहिँ प्रायः टुरिस्टहरू जान्छ त्यहाँ चाहिँ यस्तै बुनिउ बुनेको लुगाहरू भयो यस्तो पन्छुहरू भयो अन्त र यस्तो यस्तो हारहरू भयो लाइक त्यो भोटे इँउले बनाएको त्यस्तो हारहरू भेटाउँछ अनि अहिले अब तपाईँको फ्रुट्स भेजिटेबल्सहरूको दाम हेऱ्यो भने अहिले पहिलाको हेरी चाहिँ अन्त फ्रुट्स भेजिटेबल्स मात्रै होइन चामल दालहरूको पनि भाउ हेरी हाल्यो भने चाहिँ पहिलाको हेरी चाहिँ अहिले एकदमै भास्ट डिफ्रेन्स छ एकदम एकदम एकदमै भास्ट डिफ्रेन्स भइसकेको छ अहिलेको भेजिटेबल्सहरू त झन् यस्तो अब सानसानो मान्छेले त किन्नु पनि सक्दैन छोई नसक्नु छ फ्रुट्स त झन् एकदमै एकदमै छोई नसक्नु छ दार्जिलिङको मान्छेहरूले त ज्यादा फ्रुट्स पनि खाँदैन यति महँगो किनेको भनेको केरा र एप्पल मात्रै होला अन्त त्यही विन्टर टाइममा सुन्तलाहरू किन्छ त्यो पनि एकदमै महँगो हुन्छ आफ्नो दार्जिलिङमै फलेको तर पनि एकदमै महँगो हामी लोकल्सहरूको लागि अनि त्यही राइसहरू पनि अब महँगै छ दालहरू पनि तर अब तर अब गभर्मेन्टले चाहिँ त्यो फ्यासिलिटी दिएको छ कि तर अब हामीले रासिनको पनि खायो भने हुन्छ अन्त रासिनको चाहिँ हामीलाई कम्ती दाममा बेच्छ त्यो प्रायः मान्छेले रासिनको पनि खान्छ अन्त यता अब राम्रो एक्सपोर्ट भएको चामलहरू पनि खान्छ अन्त अन्त अब सिपिङ सिपिङको बारेमा भन्यो भने चाहिँ सिपिङको अहिले सबै साइटहरूले सिपिङ सिपिङ त अब महँगै लिन्छ भनौँ न जस्तो कि अब न यो बाहिरको भयो जारा एचएनएमहरू भयो यिनीहरूले त महँगै लिन्छ तर अब इन्डियामा भएको ब्रान्ड्सहरू भयो साइट्सहरू भयो जस्तो कि फ्लिपकार्ट अमेजनहरूले चाहिँ कम्ती लिन्छ त्यो चाहिँ उनीहरूले चाहिँ राम्रो अब सबै मान्छेहरूको एउटा हुन्छ नि स्टेटस हरेर चाहिँ उनीहरूले सिपिङ चार्जेस लिन्छ कोही बेला फ्री डेलिभरी पनि हुन्छ मलाई त्यो राम्रो लाग्छ तर अब यदि बाहिरको साइटबाट मगाउँछु भन्यो भने यति विघ्न लाइक जाराहरू पनि इन्डियामा चलिरहेकै ब्रान्ड हो अन्त उनीहरूको चाहिँ पुरै महँगो हुन्छ सिपिङ चार्जेस एकदमै एकदमै एकदमै एकदमै महँगो हुन्छ हो अन्त अब त्यत्ति हो